हाम्रो जिल्लामा धेरै सांस्कृतिक चाडपर्वहरू मनाइन्छ जस्तै होली खेलिन्छ अनि दिवाली मनाइन्छ इद बकरिदहरू पनि मनाइन्छ अझै टिकाहरू पनि लाइन्छ पहिलो दस वैशाखहरू पनि मनाइन्छ र पहिलो वैशाखमा हामीले धानहरू रोप्ने गर्छन् र होलीको बेलामा कलर खेल्ने गर्छन् र इद बकरिदतिर मुस्लिमहरूले बक्रा बकरिदहरू मनाउने गर्छन् गलाहरू साथीहरूसँग मिलेर उनीहरूलाई विस गर्ने गर्छन् र चाडपर्वहरूमा टिका लाउने गर्छन् दिवाली दसैँमा टिका लाउने गर्छन् र अरू धेरै कुराहरू गर्ने गर्छन् र टिका चाडपर्व हाम्रो दिवाली दसैँको बेलामा हामीले सेलरोटीहरू पोल्ने गर्छन् खाने गर्छन् र मेलाहरू तिहारहरूतिर गर्ने गर्छन् र पन्ध्र अगस्ट इन्डिपेन्डेन्स डे पनि सेलिब्रेट गर्ने गर्छन् जसमा हाम्रो कालिम्पोङमा यता मार्चिङ गर्ने गर्छ मार्चपास्ट खेल्ने गर्छन् र हाम्रो झन्डालाई सलामी दिने गर्छन् र ब्यान्ड हाम्रो स्कुलले ब्यान्डहरू डिस्प्ले गर्ने गर्छन् र धेरै खेलहरू खेल्ने गर्छन् र त्यस्तोहरू धेरै कुराहरू भइरहेको हुन्छन् र हामीले त्यस्तोहरू जहिले पनि गरी नै रहेको हुन्छन्